हामीले जब हामीले नेपालीहरूले आफ्नो भाषाको मान्यता पायौँ आफ्नो भाषाको मान्यता पायौँ त्यो धेरै कष्ट र लडाइँ गर्दा गर्दा गर्दा पाएको हो हामीलाई हिन्दीको त्यत्ति जरुरत पनि पर्दैन तर अब भारतवर्षमा हिन्दी ल्याङ्गुवेजकै उयो भएकोले गर्दाखेरि हामीले हिन्दी पनि पढ्नुपर्थ्यो तर नेपाली हामी नेपाली भएर नेपालीको भाषाले मान्यता पाएपछि हामीले पनि त्यत्ति नै बराबर मान्यता पाउनुपर्छ जहाँ कि हिन्दीहरू प्रचलित चलिरहेको छ जति हिन्दी भाषाले अगाडि बढेर लगेको छ त्यत्ति नै हाम्रा नेपाली भाषाहरू पनि नेपाली भाषा पनि अगाडि बढेर जानुपर्ने हो हामीले सोच्दाखेरि तर हामीलाई धेरै दबाएर राखेको छ यो विषयमा पाउनु चाहिँ हामीले भाषाको तुलनामा हेर्नु हो भनेदेखि बराबर तुलना पाउनसक्छौँ तर हामीले कतिवटा कुराहरू गुमाएको छौँ नि तर यही नेपाली भाषा हामी आफै नेपालीहरू भएर पनि कतिवटा कुरोहरूमा नेपालीको ध्यान नदिनाले गर्दा सबै नेपाली मिडियममा स्कुलहरू भइदिएदेखिलाई अझै नेपाली भाषाको हाम्रो अगाडि नेपाली भाषा अगाडि बढेर जाने थियो र हिन्दी भाषाको बराबर तुलनामा पुग्नसक्नुलाई सम्भव हुनसक्ने थियो